स्याम्सङ रियलमी रेडमी आइफोन कम्पनीहरूको हुन्छ टु फोर सिक्स एटसम्म हुन्छ जिबी ऱ्याम अँ हुन्छ त्यसो गर्नुहोस् डिस्काउन्ट त हुन्छ यस्तो ऊ यो सिक्स जिबी ऱ्याम छ एउटा पोको भन्ने हैन पोको

पोको यस्तो अब सिक्स जिबी ऱ्याम सिक्स जिबी ऱ्याम त्यसमा सिक्स जिबी ऱ्याम क्यामेरा गेमिङ फोन हो रेडमी रेडमी फोर हजुर फोर जिबी ऱ्याम हो हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ